बागवानी अर्थात बगैँचा को कुरा गर्नुपर्दा है सुरुमा आफूले आफूले सानो कुरा एउटा रोपेर त्यो कुराले त्यो कुरा चाहिँ अब अलिकति ठुलो भएर त्यस्ले फुल्दा फल्दा चाहिँ अति नै अति नै खुसी लाग्दो रहेछ है मैले अन्त सानो त्यो एउटा फुल एउटा साथीकोबाट सानो लिएर रोपेको थिएँ र त्यो फुल बढदै गएर है मजाले फुल्यो ढकमक्क फुल्यो त्यो फुल्दा चै म एकदमै त्यो बागवानी प्रति चाहिँ प्रेरित भएँ एकदमै त्यो प्रति चाहिँ मेरो रुचि बढ्यो है ए यस्तो राम्रो हुँदोरछ यसो गर्छु अब भनेर चाहिँ मैले अहिले धेरै फुलहरू रोपेको छु है र अहिले पनि फुलिरहेको छ त्यसरी नै मलाई त्यो कतिवटा सब्जीहरू पनि यसो रोपेर है फल्दाखेरि खुसी लाग्दारहेछ मैले त्यसरी नै त्यसरी फलेर फुलेर है त्यो भएको देख्दा चाहिँ एकदम खुसी लागेर मैले यो आजभन्दा निकै अगाडि सब्जीहरू पनि लगाएको थियो बारीमा है सिमीहरू फलेर हामीले खायौँ पनि वरिपरि पनि अलिअलि यसो बाँडी पनि दिएँ होइन त्यस्तो कुराले चाहिँ त्यसरी जब त्यो सानो हुँदाखेरि हुन्छ त्यो सानो हुँदाखेरि त्यो स्याहारेर मल जल गरेर है माटोहरू फेरेर झारहरू गोडेर त्यो बढेर जब अलिकति ठुलो हुन्छ त्यसले पाउला लाग्न थाल्छ त्यसमा है त्यो त्यो देख्दा पनि खुसी लाग्छ अन्त त्यो पाउला फक्रिएर जब फुल हुन्छ त्यो देख्दा पनि एकदमै खुसी लाग्छ र फुलदेखि फल हुँदा त झन् अत्यन्तै खुसी लाग्छ है त्यही भएर चाहिँ म त्यो बागवानी प्रति अत्यन्तै प्रेरित भएको हुँ